मलाई चाहिँ अब सिलगढी जाँदाखेरि अब अब भाषा भन्दामा हिन्दी बङ्गला बोल्नु चाहिँ साह्रै अप्ठ्यारो लग्छ अन्त मलाई चाहिँ अब साह्रो पर्छ त्यहाँनिर बङ्गलाहरू हिन्दीहरू बोल्नु र पनि अब म गइसकेको हुन्छु है सिलगढी जाँदाखेरि अनि अब गइसकेपछि अब बोल्नैपर्यो है अब जानी नजानी भए पनि अब बङ्गलाबाट बोलेर होइन त्यो भाषालाई चाहिँ अब बङ्गलाबाट बङ्गलाका मान्छेहरूलाई चाहिँ बुझाउनु कोसिस गर्छु अनि अब हिन्दी पनि अब त्यति साह्रो आउँदैन हामी यहाँको नेपाली भाषा बोल्छौँ अब हामी भनेको नेपाली हो नेपाली कल्चर मात्रै जानेको मान्छे हो हामीले अब हिन्दी हामीलाई साह्रो पर्छ बङ्गला साह्रो पर्छ अब सिलगढी गएपछि भनेपछि अब बङ्गला र हिन्दी चाहिँ अब मिसाउँदै बोल्छु अलिअलि है अब र पनि उनीहरूलाई चाहिँ बुझाउँछु बुझाउने चाहिँ अब म कोसिस गर्छु र पनि उनीहरूले बुझ्छ तर अब सिलगढी गएपछि साह्रै पर्छ हामीलाई भाषा बोल्नु होइन हामी नेपाली जस्तो चाहिँ हुँदैन उनीहरू हिन्दी बोल्छ बङ्गला बोल्छ अब त्यस्तो हामीलाई चाहिँ भाषा चाहिँ आउँदैन र पनि आए नआए भए पनि हामी बोलेर चाहिँ उनीहरूलाई भाषा चाहिँ अब म बुझाउँछु अब भाषा चाहिँ अब आउँदैन अरू भाषा चाहिँ अब नेपाली बाहेकदेखिको चाहिँ अब अरू लेङ्ग्वेज चाहिँ अब सक्दिनँ बोल्नु अब नेपाली अब हिन्दी बङ्गला चाहिँ अब सकी नसकी भए पनि बोल्छु सिलगढीमा गएर अब सिलगढीमा चाहिँ साह्रो पर्छ अब हामीलाई चाहिँ बङ्गला बोल्नु है त्यति नै हो